अहिलेको नानीहरूले पुरा फेसबुक चलाउने गर्छ तर त्यसमा कतिवटा फाइदा पनि छ कतिवटा बेफाइदा पनि छ किनभने कतिवटा नानीहरूले कहाँ कहाँको कुराहरू जान्नसक्छ घरमै बसी बसी टाढा टाढाको कुराहरू सुन्नसक्छ देख्नसक्छ अनि बेफाइदामा चाहिँ अब खाना पाक्ने टाइममा नानीहरू भुलिएर फोन मात्रै हेरिबस्ने गर्छ र कतिवटा फाइदा छ कतिवटा बेफाइदा छ आँखाहरू पनि बिग्रिने गर्छ त्यो फा बेफाइदा भयो त्यो आँखा बिग्रेपछि त्यो आँखाहरू बिग्रिन गएपछि अन्त कतिवटा नानीहरूले त पढाइ पनि बिगारिसकेको छ